अब अहिले चाहिँ यो रसायनिक विष विद्युत्को प्रयोगले गर्दा चाहिँ पहाडको खोलाहरूमा माछाहरू धेरै नै मासिएको छ जसले गर्दा चाहिँ यो जुन चै पारम्परिक माछा मार्ने तरीकाहरू छ जस्तै अब भनौँ दुवाली फर्काएर जाल हानेर कुरमा ढडियाहरू थापेर अब पारम्परिक विषहरू लगाएर जुन चाहिँ माछा मार्ने तरिका छ त्यसमा चाहिँ नकारात्मक असर परिरहेछ र यसलाई रोक्नुको लागि चाहिँ अब वन विभाग सरकारहरूको पहलमा यो रसायनिक विष विद्युत्को प्रयोग चाहिँ खोलामा गर्न चाहिँ रोक लगाउँनु पर्छ र यसको उल्लङ्घन गरेमा अब ती मानिसहरूलाई चाहिँ कठोर सजाय पनि दिनु सक्नु पर्दछ जसले गर्दा चाहिँ जुन यो पारम्परिक माछा मार्ने तरिकाहरू छ त्यसलाई चाहिँ अब फाइदा होस् र त्यति मात्र होइन जुन चाहिँ अब खोलाबाट माछा मारेर मात्रै अब जीविका चल् चल्दैन अहिले सबैलाई थाहा छ र त्यसको सट्टामा अब माछा पालनको लागि अब सरकारको पहलबाट यो बल्क अफिस ग्राम पञ्चायत अफिसको माध्यमबाट माछाको बच्चाहरू वितरण अब धेरै मात्रमा गरे राम्रो हुनेछ र यो माछा पालनको लागि माछा कुवा बनाउने पानीको अब स्रोत भनौँ तिनीहरू पनि पानीको स्रोतहरू जहाँबाट पानी अब माछा कुवामा ल्याउनु सकिन्छ त्योहरू पनि गरिदिए निकै राम्रो हुनेछ